हन तिमीले मेरो केस किन सिल्की भयो भनेर सोधेको यो त कन्डिसनर लाएर नि त्यहाँ भैयाको मा गएको थिएँ साह्रै खस्रो भयो मेरो केस भनेको थिएँ कि भरे उसले त्यो भैयाले चाहिँ यो लानुहोस् न भनेर एउटा के प्रडक्ट दिएको थियो त्यो ल्याएर नुहाई धुवाई गरेको थिएँ त्यो लगाएर त मेरो केस त यति साह्रो सिल्की भयो क्या कति दिनसम्मन रह्यो चार पान दिनसम्म केस सिल्की भएर नुहाइनँ पनि अनि फेरि पनि मैले त्यही कन्डिसनर लाएर नुहाएको थिएँ त्यो गर्दा त आमामा मेरो केस त सिल्की भयो नि हौ तिमीले अब यो प्रडक्ट चाहियो भने यही लगाउ न त अन्त तिम्रो पनि त खस्रो छ केस अँ अँ लगाऊ यो चाहिँ एकदमै राम्रो रहेछ है यो चाहिँ एकखेप तिमीले पनि ट्राई गर अरूलाई पनि भनन अन्त राम्रो कुरो त सबलाई बनाउनु पऱ्यो बताउनु पऱ्यो भन्नु पऱ्यो अन्त आफुले मात्रै किन लाउने अरूलाई पनि भनेको राम्रो होइन र सबैलाई यही एउटा एक खेप चाहिँ ट्राई गर्नु भनन राम्रो छ है यो चाहिँ मलाई त एकदमै मन पऱ्यो अँ तिमीले पमी यही ट्राई गर अरूलाई पनि भन